मलाई चाहिँ के लाग्छ भने अब मेरो घर या मेरो फ्यामिलीमा अब त्यसरी बाहिर दिसा खुला जग्गामा दिसा गर्ने हामीलाई अहिलेसम्म पनि देखेको पनि छुइनँ हामीलाई सिकाएको पनि छैन या तर पनि कोही बेला अब हामी कतैतिर गयौँ भने हामीलाई दिसा पिसाब गर्नु छ भने हामी खुला जग्गामा मतलब अब पब्लिक टोयलेट भनौँ न त्यहाँनिर जान्छौँ त्यहाँनिर सेनिटेसन राम्रो हुँदैन प्लस त्यहाँको टोयलेटहरू एकदम राम्रो हुँदैन मैला हुन्छ गाउँकै वरिपरि छ भने पनि गाउँको मान्छेले सफा राखिदिँदैन त्यो टोयलेटहरू एकदम मिसयुज गरिरहेको हुन्छ त्यहाँनिर प्याडहरू त्यो खुला छोडिदिन्छ होइन एकदम अनर्याप्ड गरिकन उनीहरूलाई डस्टबिनमा हाल्नुपर्छ भन्ने त्यो एकदम एजुकेेसन नै छैन कतिजना मान्छेलाई त्यसले गर्दा कत्तिवटा नराम्रो बिमारीहरू फैलिन्छ जस्तै हामी टोयलेटमा जान्छौँ पानी हुँदैन कतिवटा टोयलेटमा बााहिरतिर हामी पब्लिक टोयलेट युज गर्दाखेरि कत्तिवटा जग्गामा पानी हुँदैन पानीको पनि एकदम प्रब्लम हुन्छ जस्तै अब दार्जिलिङमै हेर्नुहोस् पानीको पनि प्रब्लम छ त्यहाँनिर कत्तिवटा सेनिटेसन पनि राम्रो छैन हेल्दी अब इन्भाइरोमेन्ट मतलब त्यस्तो छैन कि जसमा लेडिजहरूको लागि पनि अब एकदमै हेल्दी इन्भाइरोमेन्ट हुनुपर्यो जस्तै खुला उयो भएन दरवाजाहरू एकदम राम्रो हुनुपर्यो लक सिस्टम हुनुपर्यो कोही बेला अब पानी पनि हुँदैन यसमा पनि प्रब्लम हुन्छ जसमा वास गर्नुपर्यो उयो के भन्छ पेनहरू एकदम वास गरेर मात्रै हामीले युज गर्नुपर्यो किनभने त्यो मैला भयो हामीले फोहोर जग्गामा आफ्नो दिसा या पिसाब गर्यौँ भने त त्यहाँनिरबाट एकदम नराम्रो बिमारी फैलिन्छ हामीलाई कसैको युरिनबाट अर्काको युरिनबाट सर्ने युरिन इन्फेक्सन जस्तो बिमारी जस्तै डाइरिया भमिटिङहरू पनि हुन्छ कतिवटा नराम्रो गन्धले गर्दाखेरिको हामीलाई नराम्रो ग्यास त्यो निस्किरहेको हुन्छ त्यो पिसाबको गन्ध त्यो सबैले गर्दा हामीलाई एकदम जिउमा इफेक्ट गर्छ हाम्रो शरीरमा एकदम हेल्थमा पनि इफेक्ट गर्छ त्यो कुराले त्यही भएर चाहिँ मलाई यस्तो लाग्छ कि खुलामा दिसा पिसाब गर्नुको चाहिँ एकदम जोगिएर हामी एकदम सावधानी भएर मात्रै कुनै जग्गाको अब पब्लिक टोयलेटहरू हामीले युज गर्नुपर्छ